हेलो राजेस भाइ हो ड्राइभर ए भाइ मैले अघि बुक गरेको थिएँ नि घुम जानुको लागि मैले भानु भवनमा बोलाएको थिएँ भाइलाई र भाइ अलिकति ढिलो आउनु भयो त्यसले गर्दाखेरि म क्लब साइडसम्म चाहिँ म हिँडेर आएको छु है कति टाइम लाग्छ होला भाइ ए दस मिनेट दस पन्द्र मिनेट लाग्छ है क्लब साइड आइपुग्नु ए हुन्छ त हुन्छ म त्यसो भने मेरो त्यो अलिकति काम छ म त्यो गर्दै गर्छु र तपाईँ दस पन्ध्र मिनेटभित्रमा चाहिँ आइपुग्नु होस् न त मो घुम जानु छ अर्जेन्ट छ अलिकति घुममा काम छ मेरो त्यसले गर्दाखेरि हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ त्यसो भने पन्ध्र मिनेटमा आउनुहोस् न त ल